टेलिभिजनमा मेरो मन पर्ने मन पर्ने प्रोग्राम चाहिँ बिग बस हो किनभने बिगबसमा मानिसहरूको जुन चाहिँ मानिस जसमा चाहिँ हामीले धारावाहिक वा फिल्ममा चाहिँ हामीले त्यो मानिसको रि रिल राइ लाइफ मात्रै देखेको हुन्छौँ र हामी बिगबसमा चाहिँ हामीले त्यो मानिसको रियलिटी कस्तो हुन्छ सच्चाइ त्यो मान्छेको सच्चाइ कस्तो हुन्छ र त्यो मान्छे साँच्चैमा कस्तो छ त्यसको कस्तो खाले बेहोरा छ त्यो मान्छेको कुन चाहिँ खाले चाहिँ रिस र नराम्रो बानी राम्रो बानी त्यो मान्छेले के के कति रिस उठ्छ त्यो मान्छे कुन कुरामा खुसी हुन्छ भन्ने कुरा हामीले त्याहाँबाट जान्दछौँ